डाइभर भाइ म त छिट्टो पुग्नु पर्ने अब टिस्टा जाँदैछु कति कति बजी पुग्छ होला है म म त ढिलो हुन्छ होला मलाई